दार्जिलिङ जिल्लामा लोकप्रिय परम परम्परागत है खाद्य खानाहरूको विषयमा भन्नु पर्दा चाहिँ हाम्रो उहिलेदेखिको बाजे बो बाजे पुर्खाहरूदेखि नै यी खाद्यहरूको चाहिँ प्रयोग गरेर आएका छन् जस्तै सेलरोटी है सेलरोटी भयो अनि सेलरोटी गुन्द्रुक किनेमा छुर्पी यी सबै ढिँडो यी यी यी खाद्यहरूलाई चाहिँ हाम्रो उहिलेदेखिकै बाजे पुर्खाहरूदेखि नै चलिआएको र अहिलेसम्म पनि यी खाद्य यी परम्परालाई एकदम जारी नै राखिरहेका छन् र अहिलेसम्म यी खानाहरू चाहिँ मानिसहरूले खाई नै रहेका छन् र र यी खानाहरू तयार गर्नका लागि चाहिँ है जस्तै गुन्द्रुक जस्तै सेलरोटी भयो है सेलरोटीको चाहिँ चामलको है चामललाई चाहिँ चामललाई धुलो बनाएर है पिठो बनाएर चाहिँ चामलको पिठोले चाहिँ यसको रोटी बनाइन्छ है यो सेलरोटीलाई यो सेलरोटीलाई चाहिँ हाम्रो चाहिँ सुख वा दुःखको कार्यमा है चलाइने गरिन्छन् र यो चलाइने चलाउने दस्तुर चाहिँ हाम्रो बाजे पुर्खादेखि नै चलिआएको है रित हो अनि यो सेल सेलरोटी चाहिँ एकदम विशेष हाम्रो यो नराम्रो कार्य भयो है राम्रो कार्य सबै सबैमा नै चलाइन्छ हो यी सेलरोटी चाहिँ विशेष हाम्रो यो सेलरोटी चाहिँ एकदम पारम्परिक खाद्य हो है अनि गुन्द्रुक भयो है गुन्द्रुक है उहिलेदेखि नै चलिआएको गुन्द्रुकको अचार पनि बनाउ बनाइन्छन् अनि गुन्द्रुकको झोल पनि खान्छन् है त्यस्तै प्रकारले छुर्पी भयो छुर्पीको पनि अचार बनाइन्छन् अनि छुर्पीको झोल पनि खाइन्छ यसरी नै है यसरी नै अब तपाईँ हामीलाई अब जब यी दार्जिलिङमा यी सब खाद्य खाना मन पऱ्यो है यहाँ धेरै नै प्रकारका रेस्टुरेन्टहरू छन् है यी रेस्टुरेन्टहरू मध्ये चाहिँ पेनाङ है एउटा भयो है त्यहाँ गएर चाहिँ है यी खानाहरू खान पाइन्छन् र यी खानाको यी खाना एकदमै स्वदिष्ठ स्वदिष्ठ हुन्छन् र यी खाना खानु मन लागे है यी खानाहरू म खानु मन लागे तपाईँहरू पेनाङमा गएर खान सक्नु हुन्छ